हजुर व्यवसाय सुरु गर्नु भन्दाखेरि चाहिँ पहिला चाहिँ हामीले है एजुकेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ अनि त्यो एजुकेसन एजुकेसन साथै अनि जुन ठाउँमा तपाईँले व्यवसाय गर्नुहुँदैछ त्यो ठाउँबारे तपाईँलाई जानकारी हुनुपर्छ त्यो कस्तो छ ठाउँमा चाहिँ कुन खालको चाहिँ व्यवसाय गर्दा हुन्छ जस्तैहरूमा तपाईँको ग्रोसरी दोकान थाप्दा हुन्छ कि तपाईँले धेरै छ बिजनेसहरू है अनि कुखुराहरू पाल्दा हुन्छ कि पोल्ट्री फार्म खोल्दा हुन्छ कि धेरै छ यसमा गर्ने पहिला आफूलाई त्यो व्यवसायको नलेज हुनुपऱ्यो बिजनेसको नलेज हुनुपऱ्यो तब मात्रै तपाईँले गर्न सक्नुहुन्छ तपाईँले बिजनेसको नलेज छैन तपाईँले गर्न सक्नुहुन्न पहिला चाहिँ बिजनेसबारे जानकारी आफूले प्राप्त गर्नुपर्छ तब मात्रै थाहा हुन्छ र व्यवसाय सुरु गर्नु ठुलो पुँजी चाहिन्छ पनि र कम्तीमा पनि हुन्छ र यो तपाईँको बिजनेस व्यावसायमाथि भर पर्दछ तपाईँले ठुलो अब दोकान खोल्नुहुँदैछ हार्डवेयरको भनौँ अथवा ठुलोठुलो रासन दोकान खोल्नुहुँदैछ त्यसमा तपाईँलाई त्यसमा पुँजी चाहिन्छ पनि र जस्तो सानो दोकान अब त्यस्तै पान दोकान खोल्नुहुँदैछ तपाईँहरूले सानो सानो मोमो दोकान फास्टफुड खोल्नुहुँदैछ त्यसमा कम्ती खर्चामा पनि तपाईँले व्यवसाय गर्न सक्नुहुन्छ अब यो तपाईँको विचार हो कस्तो गर्नुहुन्छ ठुलो खोल्नुहुन्छ या सानो खोल्नुहुन्छ